मेरो आमाको मावल घर चाहिँ तल बिध्याङ साइड हो अनि मलाई त्यहाँको सम्झना चाहिँ धेरै आइबस्छ किनकि म अब किनकि म मेरो दिदी र मेरो दुईजना दिदीसँग त्यतानिर खोला गएको थिएँ एकपल्ट अनि खोला जाँदा चाहिँ हामीले त्यहाँनिर पुरा रमाइलो गरेको थियो त्यहाँ रमाइलो गर्दा त्यहाँ रमाइलो गरेको दिनहरू मलाई आइले पनि याद आउँछ अनि फेरि जहाँ फेरि यस्तो यस्तो गर्नु पाए पनि यस्तो भयो यस्तो भा फेरि त्यहाँ जानु प फेरि त्यहाँ जानु पाए पनि हुन्थ्यो त्यस्तो लाग्छ किनकि त्यहाँनिर मेरो धेरै यादहरू छ दिदीहरूसँग अहिले मेरो दुईजना दिदी यता छैन कहाँ उता विदेशमा काम गर्नुहुँदैछ अनि म यता यता पढ्दैछु स्कुलमा त्यस भएर मलाई त्यहाँको सम्झना धेरै आउँछ यहाँ त्यहाँ खोला गएएर हामी खोला पानीमा खेलेको त्यहाँ गएर हामीले केही पकाएर खाएकोहरू धेरै याद आउँछ त्यहाँ अब फेरि म आफ्नो आमाको घर गएँभने म दिदी र मेरो दुईजना दिदीसँगै जानु चाहन्छु र फेरि त्यसरी नै त्यहाँ खोलामा गएर मजा गर्नेछु त्यहीँ फेरि पानी खेलेर मजाले त्यहाँ खा केही खाएर मजाले त्यहाँ त्यसरी रमाइलो गर्न चाहन्छु त्यो त्यहाँको सम्झना चाहिँ मेरो अहिले अहिलेसम्मको धेरै यादगार सम्झना हो